स्वच्छ भारत अभियान चाहिँ यो हाम्रो हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गर्नुभएको जस्तै पन्ध्र या सोह्रमा सुरु गर्नुभएको हो यसले धेरै उहाँले नै आफ्नो आफूले गर्नुभयो र धेरै झाडु लगाएर उहाँले आफ्नो नेताहरूलाई पनि सबैले आफ्नो सफा गरेर उहाँले आफ्नै झाडु लगाएर धेरै आफ्नो सहरको लागि साफसफाई गर्नुभयो र यो धेरै कुराहरू सिकेर आफ्नो गाउँबस्ती या शहरमा पनि मानिसहरूले धेरै यो कुरोहरू सिक्यो र यसलाई हामीले एउटा चाडबाड भनेर जस्तै मनाइन्छ र गाउँ क्षेत्रमा पनि समाजमा पनि हामीले अब आफ्नो गाउँहरूमा पनि साफसफाईको अभियान गऱ्यौँ र सबैजना मिलेर आफ्नो समाजहरू मिलेर हाम्रो समाज जस्तै बाउन घरहरू छ त्यसमा हामीले सबैजना घरका एक एकजना सदस्यहरूलाई बोलाएर सरसफाईको लागि गरियो र धेरै अब फायदा पनि भयो यसमा साफ घर परिवार जग्गा पनि साफसफाई भयो र गाउँमा पनि साफसफाई हरियालीहरू हुनथाल्यो र धेरै फायदा पनि भयो यसले हामीलाई र स्कुलहरू पनि या स्कुलमा पनि एउटा नानीहरूले या सबैले आफ्नो घर स्कुलहरू सफा राख्नथाल्यो र यो स्वच्छ अभियानको बारेमा अब बुझ्नथाल्यो र सबले यसको गर्नथाल्यो र अब गाउँमा पनि अब आफ्नो सबैजना मिलेर एक दिनको छुट्टीमा सबैजना मिलेर आफ्नो बाटोसाटो यो बर्खाको टाइममा धेरै बाटोहरू बिग्रिनु जान्छ र त्यो पनि हामीले सुधार गर्नसक्यो र सुधार गरेर हामीलाई ती गर्न पनि हामीलाई अवश्यक छ र आफ्नै जग्गा आफ्नै जग्गामा अब मैला फोहोर नहोओस् त्यो चाहिँ अब सफा राख्यो भने चाहिँ आफ्नो स्वस्थ पनि राम्रो हुन्छ यो कुरोेले अब मानिसमा केही बिमार रोग कष्ट पनि अलिक टाढो टाढै जान्छ र यसले आफ्नो स्वस्थ पनि राम्रो हुन जान्छ हो अनि धेरै फायदा पनि छ यो गरेको अब जस्तै घरमा त हामी साफसफाई त गरिरहेन्छौँ तर पनि अब गाउँ शहर सबै सफा छ भने अब सबै सफा छ भने चाहिँ अब केही पनि रोगकष्टहरू लाग्दैन सुधार आउँछ आफ्नो गाउँले या शहर सबैमा त्यही बिमारहरू उब्जन सक्दैन र सफा राख्यो भने आफ्नो स्वच्छ पनि हुन्छ र गाउँ शहर पनि हरियाली देखिन्छ र केही रोगहरूको बिमारहरू त्यस्तो नराम्रो कुरोहरू आउँदैन र सबैले अब यो कुरो चाहिँ अब सिकेर जानुपऱ्यो र हो सबैले गर्नुपऱ्यो यो कुरो स्वच्छ अभियान एकदम हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले जब गर्नुभयो तब उहाँले आफैले गर्नुभयो त्यो सिकेर सबै जग्गा पनि राम्रो भयो हरेक जग्गामा स्वच्छ अभियान चलाइरहेको छ र यो कुरो अब वर्षमा एकपल्ट यसलाई हामीले राम्रो रूपमा पनि मनाइरहेको छ र सबैजना मिलेर साफसफाई राख्नु नै आफ्नो अब आवश्यक छ अब के गर्नु राम्रै भइरहेको छ र यो कुरोले धेरै मानिसलाई पनि अलिक प्रभावित पारेको छ त धेरै सिकियो पनि राम्रो कुरो भयो साफसफाई पनि हुने र गाउँ पनि स्वच्छ बस्ने गाउँ शहर